हेलो ए तपाईँ फर्निचरको मालिक हुनुहुन्छ ए तपाईँसँग एउटा बात गर्नु थियो कि मलाई अलिक सामानहरू चाहिएको थियो फर्निचरहरू र तपाईँकोमा आलमारीहरू हजुर

हजुर मलाई विशेष गरीकन गोद्रेज र आलमारी चाहिएको छ अनि त्यस पछाडि चियरहरू यो अनि चियर भयो टेबलहरू यस्तो यो फर्निचरहरू चाहिएको छ कि तपाईँको चाहिँ अनि कति कतिसम्मको चाहिँ दाम पर्छ होला मलाई चाहिँ निकै ठुलो साइजको चाहिएको छ आलमारी पाँच बाई पाँचको चाहिएको छ अनि गोद्रेज चाहिँ मलाई अलिक ठुलो चाहिएको छ सात बाई सातको चाहिएको छ पाइन्छ होला तपईँकोमा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि मलाई चाहिँ हजुर आलमारी चाहिँ चारतला चारतलासम्मको चाहिएको छ अनि सिसा टाइपको अनि त्यस पछाडि गोद्रेज पनि मलाई पाँच तलाको चाहिएको छ र लुगाफाटाहरू यसो लाउने वर्तनहरू भाँडा वर्तनहरू लाउने यसो त्यो मेरोमा चाहिँ अब मेरोमा छोरीचेलीहरू थुप्रो छ त त्यसलेगर्दाखेरि अब मेकअपको सामानहरू राख्ने त्यस्तोको निम्ति चाहिँ अलिक ठुलै साइजको चाहिएको छ अनि तपाईँकोबाट चाहिँ तपाईँकोमा चियरहरू पनि राख्नुभएको छ

हजुर हजुर हजुर हजुर हजुर हजुर अनि म त सधैँभरिको कस्टमर हो तपाईँलाई थाहै छ म अस्ति पनि तपाईँकोबाट धेरै सामानहरू फर्निचरहरू मैले लिएँ लगेको छु त्यहीँ तपाईँकोमा डिस्काउन्ट कतिको मिल्छ हजुर हजुर हजुर हजुर म सकभर भोलि नभए पर्सितिर निस्किन्छु म अहिले चाहिँ घरमा छुइनँ कि अहिले चाहिँ म फिल्डमा छु म म फिल्डमा घुम्दैछु त्यसलेगर्दाखेरि म घरमा आए पछि र तपाईँकोमा आइहाल्छु तपाईँ तपाईँलाई भेट्न सकिन्छ होला त्यो दिन ए हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्